ए सेकेन्ड ह्यान्ड सोरुमबाट बात गरेको हो ए तपाईँकोमा त्यो वेगेनर एभाइलेबल छ कि छैन होला हौ ए किस्ती चाहिँ कति हो त्यसको ए प्राइस चाहिँ ए साढे चार लाख अन्त त्यसको पेपेरहरू सबै ओके छ इन्सोरेन्स पोलुसन ए भनेपछि मेरो मेरो नाममा ट्रान्सफर हुन्छ है पेपर ए कति कति दिन चाहिँ लाग्छ होला पेपर नाम ट्रान्स्फर गर्नु त्यही दिन हुन्छ

ए तपाईँको लोकेसन चाहिँ ए मालबजारमा ए हजुर वाट्सएपमा सेन्ड गरिदिनुहोस् न कि यही नम्बरमा अनि सुन्नुहोस् न तपाईँकोतिर अन्त तपाईँंको फाइनेन्समा हुन्छ इएमआईमा ए अन्त डाउन डाउन चाहिँ अब कति गरेर कतिसम्मको चाहिँ हुन्छ फाइनल मैले अब तपाईँको कति अरे गाडीको प्राइस ए उयो तपाईँको यो इएमआईमा लियो भने त घट्दैन है प्राइस

ए भनेपछि इएमआई फाइनेन्स सबै हुन्छ

ए हुन्छ हुन्छ मलाई वाट्सएपमा लोकेसन पठाइदिनुहोस् कि म आउँछु नि ल म भोलि नै लान्छु नि भोलि नै रेडी गरेर राख्छु नि त गाडी हुन्छ मलाई वाट्सएपमा त्यो लोकेसन चाहिँ अँ यो लोकेसन हुन्छ हुन्छ राखेँ हुन्छ